हिन्दी र नेपाली भाषा प्रायः एउटै नै हुन्छ एउटै मतलब त्यसको हिन्दीको मात्रा नेपालीको मात्रा प्रायः एउटै हुन्छ अनि हिन्दी र नेपाली देवनागरी लिपीमा लेखिन्छ लेख्दाखेरि हामीले देवनागरी लिपीमा लेखिन्छ अनि नेपाली बुझ्ने मानिसहरूले हिन्दी सजिलैसम्म बुझ्न सकिन्छ अनि हिन्दी र नेपालीको कतिवटा वर्ण अनि शब्दहरू एउटै हुन्छ नेपाली बुझ्ने मानिसहरूले हिन्दी बुझ्न सक्नुहुन्छ प्रायः बुझ्न सक्नुहुन्छ हिन्दी बोल्ने मानिसहरूले नेपाली प्रायः बुझ्न सक्नुहुन्छ कतिवटा शब्दहरू पनि एउटै हुन्छ